हेर न हौ बहिनी मैले एउटा साडी किनेको थिएँ कि अस्ति मालबजार जाँदाखेरि हतारमा किनेको वहाँ राम्रो पनि हेरिनँ घरमा ल्याएर हेरेको त छैन सबै छोटो पनि रहेछ मुजा पनि नपर्ने कस्तो बित्थाको रहेछ मलाई त मनै परेन अब के लगाउनु पैसा मात्रै खेरो गयो